मलाई मन पर्ने मौसम चाहिँ विशेषतः जाडो मौसम नै हो किनकि जाडो मौसममा तातो तातो कपडा लगाएर तातो चिया सुप खाँदै आगो ताप्नु खेतबारीमा काम गर्नु वा कुनै कतै काम गर्नु वा कुनै किसिमको कामहरू गर्न जानु हिँड्डुल गर्नको जुन आनन्द हुन्छ र यो आनन्द चाहिँ एक छुट्टै किसिमको हुन्छ र गर्मी मौसममा चाहिँ प्रायः जस्तो हामी काम गर्न सक्दैनौँ बलको काम भयो जुनसुकै काम गर्न पनि हामीलाई गर्मी मौसममा धेरै नै असहज हुन्छ र यस किसिमको असहजताको बोध हामी जाडो महिना वा जाडो मौसममा थोरै मात्रामा मात्र अनुभव गर्ने गर्दछौँ र जाडो भए तापनि तातो कपडा लगाएर कतै हिँड्दा हामीलाई जाडोको महसुस हुँदैन र यस कारण चाहिँ मलाई गर्मी मौसमभन्दा जाडो मौसम नै मन पर्छ